अलिपुर अलिपुर जिल्लामा थुप्रै उयोहरू छ जस्तो पल्युसन भयो होइन पल्युसनहरू थुप्रो होइन गार्बेजहरू भयो ऱ्यापर्सहरू भयो थुप्रैहरू बाटोभरि हुन्छ होइन डम्पिङ राम्रो गर्दैन होइन उताको मान्छेहरूले होइन उताको पब्लिकहरूले डम्पिङहरू गर्दैन स्कुल भए स्कुल त्यस्तै होइन थुप्रोहरू पोलिटेक्निक कलेजहरू त्यस्तो भयो त्यस्तो होइन थुप्रोहरू छ होइन अनि ट्राफिक भए ट्राफिक त्यो ट्राफिकहरूलाई होइन कन्ट्रोल गर्ने होइन त्योहरू छैन राम्रोहरू छैन होइन ट्राफिक अफिसरहरू छैन राम्रो होइन क्लियरहरू गर्नु पर्ने त्यस्तो छैन त्यस्तोहरू छैन हुन्छ होइन थुप्रोहरू थुप्रैहरू उयोहरू छ होइन अनि त्यस्तो हुँदाखेरि चाहिँ होइन थुप्रै कुराहरू उयो हुन्छ थुप्रैहरू

थुप्रै कुराहरू हुन्छ हामीले होइन जस्तो गाडीमा हिँड्दाखेरि नालातिर एकदम हिलो त्यो उयो मैला एकदम होइन डेङ्गु भन्ने बिमार हुन्छ त्यस्तोले डेङ्गु बिमारीहरू हुन्छ थुप्रै त्यो गार्बेजहरू राम्रो डम्पिङहरू नगरेर होइन थुप्रैहरू हुन्छ तर त्यहाँको उयो पोलिटिकलहरू होइन राम्रो नभइदिएर चहिँ यस्तो होइन तर उयो मा पोलिटिकलहरूले होइन राम्रो भइदिएर जस्तो पढाइ भए होइन स्कुल भयो स्कुल त्यस्तै पढाइ राम्रो हुँदैन वहाँको होइन एकदम जता हेऱ्यो त्यतै मैला यता ऱ्यापर्सहरू बाटोभरि होइन नालाभरि होइन जस्तो कुकुरहरू मरेको त्यहीँ नालामा फालेको है कस्तो गनाउँछ है त्यो सफा गर्दैन सफाहरू छैन त्यहाँ होइन राम्रो हुँदैन पनि त्यस्तोहरू थुप्रै कुरोहरू हेर्नु थुप्रै होइन राम्रो त्यसरी उयो होइन उयो गर्नु पर्ने र त्यहाँको पोलिटिकल्सहरू राम्रो नभएर चाहिँ त्यस्तोहरू तर त्यहाँको पोलिटिकल पब्लिक्सहरू राम्रो भए त्यसरी मैला होइन त्यसो मैलाहरू त्यस्तो नभए भए होइन कति सुबिस्ता हुन्थेन त्यहाँ मैलाहरू भएको त्यहाँ घरहरू होइन उयो उयोहरू भएको प्रायः एकदम राम्रो होइन एकदम बिमारी भएको भएको गर्छ त्यसरी गार्बेजहरू उठाएर होइन राम्रो जमा डम्पिङहरू गऱ्यौँ भने चाहिँ ठिक हुन्छ होइन अनि त्यहाँ अलिपुर जिल्लामा होइन एकदम बेगरहरू भन्दा होइन काम नापाउनेहरूमा चाहिँ थुप्रो त्यहाँको पोलिटिकल मान्छेहरू राम्रो रहेन उहाँहरूलाई एउटा घ सेल्टर बनाइदिएर होइन एउटा घरहरू बनाइदिएर होइन उनीहरूलाई राख्यो उनीहरू काम दिएर होइन रोजी रोटी खाने र उयो हुन्छ त त्यसै पनि अब बाटोभरि होइन अब भिख मागिरहेको हुन्छ होइन बेगरहरू होइन त्यसोहरू होइन राम्रो हुँदैन त्यस्तो र त्यस्तो भन्दाखेरि चाहिँ होइन किन अब यस्तो हुँदै अब चहिँ त्यस्तो हुन्छ अब थुप्रै कुराहरू भन्दाखेरि होइन अलिपुर जिल्लामा चाहिँ अब गएर होइन मिठाई खायो त्यहीँ फाल्यो होइन मिठाई खायो त्यहीँ फाल्यो सफा गर्नेमा डस्टबिन डस्टबिनहरू युज डस्बिनहरू छैन भने होइन उयोतिर अब बाटोतिर डस्टबिनहरू राख्दैन अब जस्तो अब जसो जङ्क्स फुडहरू भयो त्यस्तोहरू थुप्रोहरू उयोहरू छ त्यहाँ होइन राम्ररी राख कभर गरेर राख्दैन होइन ओपनली होइन त्यहाँ झिँगाहरू एकदम त्यस्तो खाँदै मान्छेहरू थुप्रै बिमारीहरू हुन्छ थुप्रैहरू बिमारी हुन्छ होइन अनि त्यस्तो गर्दाखेरि चाहिँ होइन यस्तो हुन्छ गार्बेजहरू चाहिँ डम्पिङहरू राम्रो भएन चाहिँ बिमारी हुँदैन मान्छेहरू थुप्रैहरू अन्त के अब पोलिटिकल्सहरू राम्रो होइन होइन सोस सोसियल सर्भिस भन्यो होइन सोसियल सर्भिस अब थुप्रै अब होइन सर्भ सर्भिसहरू पनि राम्रो छैन त्यहाँ होइन मान्छे आफ्नो मतलबमा है है जस्तो त्यसरी मैला होस् होइन त्यस्तोहरू छ थुप्रै अब होइन त त्यस्तो गर्दा गर्दा चाहिँ अब थुप्रैहरू होइन गर्दा गर्दा अब पल्युसनहरू त्यतिकै त्यहाँ थियो थियो होइन त्यहाँ ट्राफिकहरू जाम लाग्ने होइन एकदम थुप्रो सुबिस्ताहरू छैन त्यहाँ चाहिँ होइन त्यहीँ मैला मैला गरेर होइन थुप्रै मैलाहरू हुन्छ थुप्रैहरू हुन्छ मैलाहरू अनि अझ थुप्रैहरू हुन्छ के के होइन थुप्रो थुप्रो थुप्रोहरू हुन्छ तिन राम्रो सुबिस्ता होइन त्यहाँ होइन नेताहरू भए त्यहाँ राम्रो हुनु पर्ने त्यस्तो छैन सब आफ्नो मतलबमा हुन्छ होइन होइन त्यस्तो हुन्छ त्यस्तो नभएर चाहिँ